ए सुन्नुहोस् न अनि मेरो विषय चाहिँ अँ गाउँघरतिर के भन्छ त्यो चाडपर्वहरू कस्तो प्रकारले मनाइन्छ के केहरू मनाइन्छ भन्ने विषयमा चाहिँ मैले थेसिस लेख्दैछु कि त्यही टपिकबाट गाउँघरमा तपाईँहरूको गाउँघरतिर के भन्छ कसरी चाडपर्वहरू के के मनाइन्छ होला कुन कुन चाहिँ कस्तो प्रकारले मनाइन्छ जानकारी लिनको लागि नि मलाई भनिदिनु सक्नुहुन्छ ए हजुर हजुर अँ हुन्छ तपाईँलाई धन्यवाद अनि तपाईँलाई कि राखेँ है त